हेलो स्विगी अफिसबाट बोलेको हजुर मैले चाहिँ अब यो स्विगीद्वारा चाहिँ मैले झोल मोमो अर्डर गरेको थिएँ हेर्नु न आउँदाखेरि त मोमो पनि बासी रहेछ झोल त झन् त्यो आइस जस्तै कडा भएको रहेछ हो अब यसलाई त मैले फर्काउनु पऱ्यो अब तपाईँहरूले फर्काउँदा चाहिँ मैले के नयाँ अर्डर लिनु पर्छ कि मैले तपाईँहरूले मलाई मेरो के भन्छ मनि रिटर्न गर्नु हुन्छ कि मैइले फेरि नयाँ अर्डर गर्नु चाहिँ यसमा चाहिँ तपाईँहरूले राम्रो हेरिदिनु किनभने टेस्ट पनि राम्रो थिएन जुन चाहिँ मोमो थियो त्यो एकदमै बासी थियो अचार पनि अमिलो थियो अनि सुप त झन् कति दिनको जस्तै थियो त्यही कारणले गर्दाखेरि चाहिँ यो फर्काउँदाखेरि चाहिँ मैले के प्रोसिजरहरू अपनाउनु पर्छ मलाई यति चाहिँ भनिदिनुहोस् होला